मैले फिलहाल मिन्त्राबाट चाहिँ एउटा कुर्ता अडर गरेको थिएँ है अनि त्यो कुर्ता चाहिँ मैले बाई वान गेट वान फ्री थियो सेल लागिरहेको थियो त्यही कारण चाहिँ मैले अब किने अनि त्यो किनेर चाहिँ अब मेरो हिजो मात्र आइपुग्यो है सामान अनि त्यसलाई मैले हेर्दा चाहिँ

कुर्ताको क्वालिटी एकदमै राम्रो थियो अनि कलरहरू पनि मज्जाको त्यो क्लासी लुक दिनेवाला थियो है लुगा चाहिँ मेरो तर अब ड्यामेज प्रडक्ट थियो पठाइदिनुभएस अनि यसले गर्दा चाहिँ अब म रिटर्न त्यहाँनिर फेरि अब रिटर्न पोलिसी पनि छैन म मेरो सामान रिटर्न गर्न पनि सक्दिनँ अनि यसलाई चाहिँ म भन्छु कि अब यो त अब त्यो त त्यस्तो त गर्नु भएन त मान्छेहरूले अब तपाईँलाई बिलिफ गरेर है एउटा जुन चाहिँ अब त्यो मान्छेहरूको अब जुन चाहिँ ट्र्स्ट हुन् त्यो ट्रस्ट अब गेन गर्नु साह्रै पर्छ है मान्छेहरूले तपाईँलाई अब ट्र्स्ट गरेर नै अब तपाईँहरूको प्रोडक्टहरू किन्छ अनि अब त्यो अब कसैलाई बिट्रे गर्नु चाहिँ भएन है अब पैसाको लोभ गरेर चाहिँ अब नराम्रो अब अब हामी पनि दुःख गरेर पैसा कमाउँछ तर अब त्यसरी अब बिग्रेको प्रडक्टहरू अब पठाउनु चाहिँ एकदमै हुँदैन हो अनि अब म फर्काउनु पनि सक्दिनँ त्यसले गर्दा चाहिँ मलाई पुरा रिस उठिरहेको छ हो अनि म चाहिँ भन्छु कि अब अब किन्नु अगाडि चाहिँ अब मैले हेरेरै किनेको अब मज्जाणले अब सेलेक्ट गरेर किनेको अन्त आफूले किनिसकेर चाहिँ फेरि अब उनीहरूको त्यो उनीहरूको काम हो नि त अब कस्तो प्रडक्ट उनीहरूले पठाउँदैछ त्यो त दे सुड नो नि त तर अब थाहा नभएर हो कि बा मिसटेकनली हो कि तर मलाई चाहिँ ड्यामेज प्रडक्ट पठायो जो चाहिँ एकदमै बिगट्रियल हो त्यो चाहिँ म एकदमै रिस उठिरहेको छ